टाउको दुखाई निको पार्ने घरेलु उपाचारहरूबारे अहिले त्यति बेसी जानकारी मलाई छैन है किनभनेदेखि अचेल हाम्रो समाजमा यस्ता घरेलु उपाचारहरू त्यति धेरै गरिँदैन जुन मेडिकल सपमा सजिलैसँगले जुन औषधीहरू प्राप्त हुन्छन् ती नै किनेर खाने हाम्रो गाउँ समाजमा एउटा प्रथा बसिसकेको छ यद्धपि एउटा एउटा उपाय चाहिँ प्रायः प्रायः हामीलाई टाउको दुख्दाखेरि निको पार्नको निम्ति अलिकिति गरम पानी तताएर है त्यसमा अलिकति नुन हालेर अनि निमको पात त्यसमा भिजाएर चाहिँ त्यो पानी सेवन गर्नाले चाहिँ टाउको दुखेको निको हुन्छ भनेर त्यो चाहिँ हामीलाई हाम्रा बाजे बोजुहरूले सिकउनु हुन्थ्यो है र त्यसबाहेक अन्य उपाचारहरू चाहिँ मलाई थाहा छैन